आधार कार्ड पासफोटो स्कुलबाटै फर्म दिन्छ त्यो फर्म भर्नुपर्छ ए नानीको अगाडि नै यदि अरू स्कुलबाट आउँदैछ भने पास सर्टिफिकेट माग्छ यदि फर्स्ट टाइम हो भने नानीलाई अब प्राइमेरीको उयोहरू माग्छ सर्टिफिकेटहरू माग्छ तर यदि प्राइमेरीमै नै तपाईँलाई भर्ना गर्नु छ भने त्यस्तो केही माग्दैन खालि नानीको आमा बाबाको र तपाईँको आधार कार्ड माग्छ आधार कार्ड हेऱ्यो अनि नानीको आमा बाबाले फर्म भर्नु पर्ने हुन्छ सिग्नेचर गर्नुपर्ने हुन्छ